अँ बहिनी भन न हौ

अँ भन त अँ म अस्तिको हप्ता गएको थिएँ त कस्तो दामी रहेछ कस्तो मजाको हुँदोरहेछ कि पहिला पहिलाको हाटभन्दा त अहिलेको पो म त मनपऱ्यो हौ पुरा मनपऱ्यो प बिहिबार ए बुधबार र शनिबारभन्दा त बिहिबार मजा आउँदोरहेछ रमाइलो पनि हुँदोरहेछ हो अर्ग्यानिक सब्जीहरू पनि सबै त्यस्तै अनि उयोहरू पाउँदोरहेछ हौ मसिनो मसिनो डालोहरू हुन्छ नि मैले त पहिला देखेको कि आखे मामकोमा त्यस्तोहरू पनि राख्दोरहेछ सानो सानो त्यो आर्टिफिसियल तोङ्बाहरू हुन्छ नि त्यस्तोहरू पनि त्यसको लागि राख्दोरहेछ हो अनि सब्जीहरूमा त्यस्तै किनेमा भयो गुन्द्रुकहरू कालो दालहरू त्यस्तोहरू पुरा थियो हौ पुरा राखेको रहेछ तर रमाइलो थियो हाटहरू त मजाको मलाई त पुरा मनपऱ्यो तिमी जाँदैनौँ

राम्रो रहेछ भटमासहरू के केहरू हौ त्यस्तो खाले राम्रो राम्रो रहेछ

पाउँदोरहेछ त सबै पाउँछ त मकैको सातुहरू भयो हो अनि पुरा ल्याएको रहेछ हौ त्यस्तो मकैको थियो भटमासको थियो अनि गहुँको सातुहरू जाँतोमा पिसेर बनाएको हुन्छ नि त्यस्तोहरू रहेछ हो अनि जडीबुटीहरू पनि थुप्रो प्रकारको जडीबुटीहरू रहेछ हौ यस्तो खुट्टाहरू दुख्दाखेरि खाने मर्केको भाँचिएकोमा लगाउने त्यस्तो राम्रो रहेछ हौ म त मनपऱ्यो पुरा मनपऱ्यो बिहिबारे हाट त हामी सन्चै छ त भन न सबै सन्चै छ तिमी ठिकै छौ ए यो हप्ता आउनु नि अन्त हाटमा अन्त टाइम पायो भने रमाइलो हुन्छ त

एकदम राम्रो छ बहिनी आऊ एकदम राम्रो रहेछ रमाइलो पनि हुँदोरहेछ कि आफ्नै गाउँघरको हाट भएर क्या हौ एकदम रमाइलो हुँदोरहेछ लिनु आउँछु नि ल आउँछु नि म अन्त ल म आएर तिमीलाई कल गर्छु नि तिमी आऊ न ल ल ल ल ल